नमस्ते गुड इभिनिङ भन्नुहोस यहाँलाई हामी के सेवा गर्न सक्छोैंँ

हजुर

कालिम्पोङको वेदर चाहिँ जहिले पनि यस्तै हो कहिले काहीँ छ्याङ्गै हुन्छ कहिले काहीँ धमिलो हुन्छ कुहिरो लागेर अहिले कुहिरो लागिरहेको छ र पनि कालि त्यसै कालिम्पोङ त्यसै पनि रमाइलो छ आउनुहोस् आराम से आउनुहोस

हजुर हजुर सही भन्नु भयो

तपाईँले भने अनुसार फेमेलीको लागि एकदम सहज हुने किसिमको पनि छ तपाईँले जस्तो चाहनुहुन्छ उस्तै छ

हजुर एकदमै छ एकदमै छ हजुर एकदमै कालिम्पोङको वरिपरि हाम्रो होटलदेखि नजिकका जति पनि स्पटहरू भ्याउँछौँ ती जम्मै डेलो हजुर डेलो दुर्पीन रेली होइन लाभा तपाईँहरू एउटा स्पटमा जाँदा जति समय निकाल्नु हुन्छ उबार्नु हुन्छ त्यही हिसाबले चाहिँ तपाईँलाई हामी कभर अप गर्न सक्छौँ

हसबेन्ड वाइफको लागि अलग्गै नानीहरूको लागि अलग्गै अनि आमा बाबाको निम्ति अलग्गै होइन त हस् हस् हस् हुन्छ